के तपाईँलाई लाग्छ ग्रामिण क्षेत्रमा युवा पुस्ताले उपयुक्त जीवन साथी पाउनमा समस्याको सामना गरिरहेका छन् किनकि मानिसहरू सहरहरूमा बसोबास गर्ने कुरालाई प्राथमिकता दिन्छन् किन यो प्रश्नको उत्तर मलाई चाहिँ के लाग्छ भने ग्रामिण क्षेत्र भनेर हामी यहीँ हेर्दाखेरि अहिले जस्तो ग्रामिणहरू पनि धेरै डेभलोप भएर गएको छ होइन त्यहाँ पनि मोर्डन उयो अहिले घरहरू बनिएर टाउन जस्तै भइरहेको छ र त्यहाँका केटाहरू जो युवाहरू तिनीहरू पनि पढेर शिक्षित भइसकेका छन् र मानिसहरू सहरमा सर्ने पक्रिया त छ तर पनि सहरमा सहरमा सऱ्यो भन्दैमा ग्रामिणलाई उनीहरूले बिर्सिएको हुँदैन र उनीहरू शिक्षित भएको कारणले उनीहरूले ग्रामिण र सहरको तुलना नराखेर उनीहरूले आफूलाई केही है जीवन साथी चुन्दा चाहिँ खेरि कस्तो अबो भनेपछि आफूलाई सहयोग गर्ने उनीहरूले गाउँकोले सहरको पनि चुन्न सक्छ सहरले गाउँको पनि चुन्न सक्छ उनीहरू हरू कसैको प्रेम विवाह हुन्छ भने कसैको मगनी विवाह हुन्छ होइन त्यसैले चाहिँ हामी यहाँबाट भन्न सक्दैनौँ कि सहरमा मान्छे सर्दैछ र ग्रामिणको युवाहरूले चाहिँ राम्रो के जीवन साथी पाउनु पाएको छैन भनेर भन्नु सकिँदैन हा त्यसैले अहिले एजुकेसनको क्षेत्रमा हेर्दा चाहिँ होइन अहिलेको युवाहरू धेरै अघि बढेको छ उनीहरूले त स्वइच्छा आफ्नो इच्छाले आफ्नो जीवन साथी रोज्ने हक प्यारेन्ट्सहरूले या उनको माता पिताहरूले गार्जेन्सहरूले दिइरहेको हुन्छ त्यसैले उनीहरू आफू जीवन कसरी सुविधा हुन्छ उनीहरूले त्यसरी नै आफ्नो जीवन साथी रोज्ने गर्छन् र यहाँ गाउँ ग्रामिण र सहरको कुनै भिन्नता हुँदैनअहिले दुवै ठाउँमा बराबरको डेभलोप हुँदैछ